हेलो हजुर ए माछा दोकानबाट बोल्नु भएको हो ए सुन्नुहोस् न मलाई आज दिउँसोको लन्चको लागि माछा चाहिएको थियो हजुर तपाईँकोमा हजुर तपाईँकोमा कत्ले माछा अहिले छ होला हजुर हजुर हजुर मलाई एक केजी चाहिएको थियो कसरी भाउ अहिले कसरी छ

साँढे तिन सय खालि छ

हजुर अब हामी सधैँको डेलीको कस्टमर है तपाईँको अलिक मिलाएर दिनुहोस् न हजुर मलाई डेलिभर गरिदिनुहोस् न त्यो सधैँको एड्रेसमा मलाई पठाइदिनुहोस् न हजुर मलाई दस दस साँढे दसभित्रमा पठाइदिनुस् न

हजुर हस् हस् हुन्छ हजुर पिस गरेर पठाइदिनुहोस् कि अनि त्यो टाउको चाहिँ नहालिदिनुहोस् नि निकाल्दिनुस् हुन्छ त त्यसो भए टाउको दिनुहोस् अनि त्यो लोहरू पनि नफ्याँक्दिनुस् ल त्यो पनि हाल्दिनुस् हजुर त्यसमा अलिकिति अन्डा पनि मिसाइदिनुहोस् न छ भने ह हुन्छ थपिदिनु भयो भने पनि हजुर यही नम्बर हो मेरो हजुर

हवस् हुन्छ पिस गर्दाखेरि चाहिँ त्यो त्यसलाई साह्रो मसिनो नगरिदिनुहोस् ल अलिक ठिकैकै राखिदिनुहोस् न हजुर हुन्छ हुन्छ